घरमा रहेको भाँडाकुँडाहरू अब मैले चाहिँ घरमा जालो साबुन र पानी तताएर राम्रोसँगले धोएर धेरै बेरसम्म घामतिर सुकाएर चिसो नहोस् भन्ने विचारले साफसफाइ गरेर भित्र लगेर जहाँ सामान राख्ने स्थान छ त्यहीँ राम्रोसँगले राख्छु त्यो चाहिँ मान्छेले विपद नगरी विषयमा सफा पानीले भाँडाकुँडाहरू धोएर राम्ररी सफा पानी खानुपर्छ